जुत्ता पठाएको थिएँ कि मैले त कस्तो यो जुत्तालाई त नि म त घुएत्रो हान्दिउँ जस्तो लागिरहेको छ कि राम्रै आएन रहेछ हो जुत्ती पनि त्यस्तै पठाइदिएछ हो राम्रो छैन रहेछ कुर्ती पनि त्यत्तिकै नराम्रो आएछ हौ त्यो छिट्टो फाटिने खालको रहेछ नि त कि अन्त त्यो खै के खालको पठाइदियो कस्तो हेर्दा त राम्रो थियो नराम्रो पो आएछ हौ मनै परेन मलाई त अब त कहिले पनि नमगाउनु पऱ्यो हौ कस्तो रिस उठ्दोहरू आएछ कि अब त्यो मगाउने काम चाहिँ गर्नु छोड्नु पर्ने रहेछ अब आफै बजारमा गएर चाहिँ अब राम्रो लिएर आउँछु अन्त नराम्रो रहेछ हौ राम्रै छैन रहेछ हौ मलाई त पुरा रिस उठ्यो हौ अब यसलाई चाहिँ म फ्याँकिदिन्छु होला हौ कामै लागेन पैसै मात्रै खेर गइराख्यो त्यस्तो छ हौ जुत्ती पनि त्यस्तै जुत्ता पनि त्यस्तै कुर्ता पठायो कुर्ता पनि त्यस्तै काम नलाग्ने आएछ नि हौ